हेलो दिपेन के खबर छ अँ म त ठिकै छु साथी मलाई यो ओला क्याब बुक गर्नु थियो है म अहिले म त बेङ्गलोरमा छु अहिले होइन अन्त त्यो तिमी पनि पहिला बेङ्गलोर बसेको हो अन्त तिमीलाई अलिक आइडिया छ है म त भर्खर भर्खर बेङ्गलोर आइपुगेँ अन्त मलाई यो मेरिस्टिकदेखि मलाई उता कनकपुरा रोड जानु थियो हो अन्त यसो साथीलाई केही आइडिया छ है कुन चाहिँ कस्तो प्रकारले बुक गरिन्छ हो किनभने मलाई त म त नयाँ हो यो सहरमा मलाई त्यति आइडिया छैन अच्छा अच्छा चाहिँ यो माने चाहिँ हा हामीले एप्स डाउनलोड गर्नुपर्छ है अँ ओलाको एप्स डाउनलोड गरेर त्यहीबाट हामीले अब हामी कहाँदेखि सुरु गर्ने र कहाँनिर हाम्रो गएर हाम्रो मन्जिल कहाँ छ है त्यहाँसम्म गएर हामीले कति लाग्छ त्यसमा सबै देखाउँछ है ठिक छ बहुत राम्रो कुरा अन्त त्यसमा कति पैसा लाग्छ त्यो पनि देखाउँछ होला अच्छा अच्छा ठिकै छ ठिकै छ त्यसो भने अँ पेमेन्ट चाहिँ कसरी गरिन्छ पेमेन्ट अनलाइन पनि हुन्छ कि क्यास दिनुपर्यो कि ए हजुर एप्समा सबै देखाउँछ अच्छा अच्छा ठिकै छ ठिकै छ ठिकै छ म अहिले डाउनलोड गरेर अन्त म युज गरिहेर्छु है एकपल्ट चलायोपछि त आइडिया भइहाल्छ होइन कति लाग्छ के लाग्छ भनेपछि यो एप्सबाट गरेकै एकदमै राम्रो है हुन्छ हुन्छ साथी थ्याङ्क्यु साथी थ्याङ्क्यु भेरी मच